हजुर धेरै भिडियो गेम्सहरू चाहिँ मलाई पुरा मनपर्छ जस्तो कि भयो पब्जी भयो क्लास अफ क्लान्स भयो सबवे सर्फर मिनी मिलिसिया हो अनि त्यो क्रिमिनल केसहरू त्यो पहिला अहिले त अहिले पनि छ तर त्यस्तो इन्ट्रेस्ट छैन किनकि मल्टी प्लेयर अहिले भने अब साथीभाइहरूसँग मिलेर नि खेल्नु सक्छौँ नि त लाइक एउटा ग्रुप नै हुन्छ चार चारजना गरेर स्कावडहरू हुन्छ डु हुन्छ सोलो हुन्छ हो त्यस्तो गरेर चाहिँ मल्टी प्लेयरको आएको छ गेम त्यो गेमले चाहिँ धेरै नै अब एडिक्सन नै भनौँ न पारिसक्यो सबैलाई होइन भिडियो गेम्स खेलेको चाहिँ राम्रै हो लाइक दिनमा एक घन्टा दुई घन्टा वा घन्टै पनि हो तर